खाना पकाउनु सुरू गर्नु अगाडि म सबै कुरो पहिल्यै तयारी गर्छु पहिला सब्जीहरू धोइधाइ गरेर काटेर त्यसलाई राख्छु अनि त्यसलाई चाहिने मर मसालाहरू प्याज टमाटर लसुन अदुवा अलग पहिल्यै काटेर रेडी पारेको छ भने चाहिँ पकाउँदा नु पकाउँदाखेरि के के सामानहरू हाल्नु बिर्सिदैन त्यसले गर्दा पहिल्यै म सबै तयारी गर्छु पकाउनुभन्दा अगाडि मसालाहरू पनि पिस्ने मसाला छ भने पिसेरै अगाडि रेडी पारिराख्छु धनियाँहरू छ भने पनि अगाडि नै धोएर काटकुट पारेर राख्छु अन अन्त चाहिँ म पकाउन सुरू गर्छु